हामी नेपाली भाषी मानिसहरूले आफ्नो संस्कृति परम्परा आदिलाई आफ्नो भाषालाई बचाउनुको लागि चाहिँ हामीले जस्तो नेपालीहरूको दसैँ तिहार चाड पर्व माघे सङ्क्रान्ति साउने सङ्क्रान्ति आदि अब थुप्रै थुप्रै यस्ता चाडपर्वहरूलाई बचाएर राख्नु अनि भाषाहरूलाई बचाएर राख्नुको लागि चाहिँ हामीले हामीले जस्तो एउटा अब भानु जयन्ती कुनै पनि एउटा प्रोग्रामहरू गर्दाखेरि हामी आफ्नो नेपाली भाषामा हामी गीत गाउँछौँ कविता भन्छौँ र सांस्कृतिक प्रोग्रामहरू गरेर आदि कुनै पनि अब राम्रो हाम्रो नेपाली भाषालाई चाहिँ हामीले कसै अरू जातिहरू प्रति चिनाउनुको लागि चाहिँ हामी नेपाली भाषाको गीतहरू गाएर कविताहरू भनेर हामीले उनीहरूलाई पनि हाम्रो नेपाली चाहिँ यस्तो है भनेर चिनाउनुका लागि चाहिँ हामी विभिन्न किसिमको सांस्कृतिक प्रोग्रामहरू गरेर अनि आफ्नो भाषालाई कसरी अरूहरूसँग चिनाउनु कसरी आफ्नो भाषालाई बचाएर राख्नु भन्नुको लागि चाहिँ हामीले आफ्नो सांस्कृतिक प्रोग्रामहरू गरेर उहाँहरूलाई पनि हामी सांस्कृतिक प्रोग्राममा बोलाएर हामी त्यसरी आफ्नो भाषालाई बचाएर राखेर आफ्नो भाषालाई प्रयोग गरेर आफ्नो भाषामा गीतहरू गाएर हामी उहाँ अब आफ्नो भाषालाई चाहिँ हाम्रो भाषा यस्तो है हामीले पनि हाम्रो भाषालाई बचाएर राख्न पर्छ भनेर चाहिँ हामीले आफ्नो पारम्पारिक तरिकाले प्रोग्रामहरू गरेर हामीले हाम्रो चाडपर्वलाई मनाएर चाहिँ हामीले सबलाई अब आफ्नो नेपाली भाषाको विषयमा हामी उहाँहरूलाई पनि चिनाउन सक्छौँ र आफ्नो सांस्कृतिक परम्परालाई हामीले आफ्नो चाडपर्वलाई उत्सव मनाएर चाहिँ हामी यो भाषालाई आफ्नो भा प्रयोग गरेर आफ्नो भाषाहरू प्रयोग गरेर चाहिँ हामी धेर थोर हामी जस्तो सक्छौँ त्यस्तो तरिकाले हाम्रो आफ्नो भाषालाई बचाएर हाम्रो सांस्कृतिक प्रोग्रामहरू गरेर हामी आफ्नो भाषालाई बचाएर राख्छौँ